यस क्षेत्रमा पाइने चराहरू धेरै किसिमका चराहरू छन् जस्तै परेवा ढुकुर कु काग भङ्गेरा र सुगा अरू धेरै अझै धेरै किसिमका चराहरू हुन्छन् जस्तै मुजुर पनि हुन्छन् मुजुर मुजुर चाहिँ मेरो धेरै मनपर्ने चरा हो मुजुर चाहिँ मेरो फेबरेट चरा हो मुजुर र सुगा र मुजुरलाई चाहिँ हतपत हामीले बेसी देख्नु पाउँदैनौँ यसरी जङ्गलहरूतिर गएको बेलामा देख्नु पाउँथ्यौँ र तर म त्यो मुजुर हेर्नु धेरै मनपर्छ जसरी मुजुरले त्यो आफ्नो प्वाँखहरू उडाउँ फिजाउँछ त्यस्तोहरू हेर्नु मलाई धेरै मनपर्छ म धेरै हेर्छु मुजुरहरू जसरी यहाँदेखि सिलगढी सिलगढी रेलमा ट्राभल गर्दाखेरि जाँदाखेरि रेलमा जाँदाखेरि हामीले धेरै किसिमका चराहरू देख्छौँ र म चाहिँ खालि मुजुर हेर्छु खिर्कीबाट मुजुर हेर्दाखेरि त्यहाँनिर सेभोक सेभोकको त्यो गुलमाको जङ्गलमा त्यहाँनिर धेरै मुजुरहरू आ आउँछन् कहिले ट्रेनको त्यो साइडमा बसिरहेको हुन्छन् कहिले फिँजिएको देख्छु र त्यो त्यो देख्दा चाहिँ मलाई धेरै खुसी लाग्छ त्यो मुजुर त्यसले मुजुरले आफ्नो त्यो प्वाँख फिजाउँदाखेरि नै धेरै राम्रो देख्छ त्यो मुजुरलाई त्यो त्यो न त्यो त्यो जस्तै राम्रो चाहिँ केही देखेको थिइनँ मैले चराहरू पनि यस्तो राम्रो हुन्छ भनेर र चराहरू जसरी आकाशमा यसरी आफ्नो झुन्ड बनाएर उड्छ त्यो हेर्नु धेरै राम्रो लाग्छ र तिनीहरूले हामी सानो हुँदाखेरि हामी हेर्थ्यौँ त ते त्यो चराहरूले आकाशमा त्यसरी झुन्ड बनाएर उड्दाखेरि आफ्नो नाम जसरी ए एबाट उठ्छ भने ए कहिले के बनिरहेको हुन्थ्यो धेरै किसिम पाराले उड्थ्यो चराहरू र अनि सुगा पनि मलाई धेरै मनपर्छ सुगा पनि त्यसको त्यो सुगालाई मान्छेहरूले पाल्छन् तर चराहरू पालेको चाहिँ मलाई मनपर्दैन त्यसरी चराहरूलाई उड्नु दिनुपर्छ त्यसरी कैद पिन्जरामा राख्नु चाहिँ मलाई मनपर्दैन चराहरू उडेको यसरी आफ्नै यसरी आफ्नै उयसमा उडेको मनपर्छ कसैले त्यसलाई कैद गरेको चाहिँ म मनपर्दैन त्यसरी पिन्जरामा घरमा सजाउँछ त्यस्तो सजाउनु हुँदैन खास गरी चराहरूलाई उड्न दिनुपर्छ अनि मलाई चाहिँ मुजुर धेरै धेरै धेरै मनपर्छ लाइक एकपल्ट मैले त्यसरी यहाँनिर यहाँ बगानमा हाम्रो यताको बाग्राकोटको बगानमा पनि मैले मुजुर धेरै देखेको छु कहिले कहिले हामी यसरी जाँदाखेरि मुजुर स्वाट्टै निस्किन्छ त्यतिखेर त्यो मुजुर राति भएपछि कराउँछ मुजुर कराएको मुजुर पानी परेपछि नाच्छ भन्छ तर त्यस्तो नाचेको चाहिँ देखेको छुइनँ धेरै खुसी हुन्छ मुजुर पानी पानी परेपछि